अब मलाई चाहिँ होइन सबसे ज्यादा मनपर्ने जग्गाहरू चाहिँ होइन यस्तो गोरुबथान होइन हाम्रो हिल एरिया हिल एरिया हिल हिल हिल एरिया साइड छ हाम्रो यता मालबजार छ सिलगढी छ होइन अब हाम्रो धेरै यहाँ अब घुम्ने ठाउँ टुरिस्ट प्लेसहरू छ हाम्रो यहाँ जस्तो कि अब तपाईँको पिक्निक स्पोट्सहरू छ हाम्रोमा सिजन अनुसार हाम्रो यहाँ प्रोग्रामहरू पनि हुने गरिन्छ होइन अनि प्लस अब हाम्रो त खोला रिभरहरू खोलाहरू धेरै ठुल्ठुलो छ हाम्रो तर मान्छेहरू बाहिरबाट आउन मनपराउँछ धेरै पिक्निकहरू हरू आफ्नो खेल्ने गर्न आउनु मनपराउँछ होइन अनि भएन यता अब अब फरेस्ट जङ्गलहरू छ फरेस्टतिर अब घुम्न मान्छेहरू मनपराउँछ उता हाम्रो सानसानो एउटा पिक्निक स्पोट्स जस्तोहरू एउटा घुम्ने ठाउँहरू होइन जस्तो अब हाम्रो सेल्फी डाँडाहरू बनाइन्छ हाम्रो होइन मान्छेहरू आउन त्यसमा मनपराउँछ टुरिस्टहरू धेरै हामी देख्ने गरिन्छ